प्रार्थना र उपासना मलाई दुइटै मनपर्छ कारण म प्रार्थना मेरो घरमा मन्दिरमा गर्छु म ब्रह्मकुमारी प्रजापिता विद्यालयमा प्रार्थना गर्छु प्रार्थना गरेर मेरो मनमा सकारात्मक उर्जा आउँछ यसले गर्दा मेरो घरमा पनि सकारात्मक उर्जा आउँछ प्रार्थनाले भगवान्सँग आफ्नो मनको कुरा भन्न सकिन्छ जो हामी अरू मनुष्यसँग गर्नु सक्दैन प्रार्थनाले भगवान्ले मनको कुरा सुन्नुहुँदैछ त्यसलाई फली प्राप्त पनि गराउनुहुन्छ त्यसले गर्दा प्रार्थना मेरो लागि प्रथम हो